हाम्रो जुन चाहिँ एरिया छ है इस्टर्न इन्डिया इस्टर्न पार्ट अफ द कन्ट्रीमा चाहिँ अब हामीले कुनै यसको समस्याहरू झेल्नु पर्दैन किनभने हामी प्रायः यहाँ नेपाली भाषा बोल्नेहरू नै बस्छौँ तर हामी जब यो जग्गादेखि बाहिर जान्छौँ है साउदर्न पार्ट अफ द कन्ट्री यता नर्थपट्टि गयो भने चाहिँ हामीले धेरैवटा समस् चुनौतिहरू हामीले फेस गर्नु पर्छ धेरैजना त्यहाँ बसोबास गर्ने मान्छेहरूले मानिसहरूले नेपाली भाषा जान्दैन सो त्यसको कारणले गर्दा हामीले पनि त्यहाँ गएर कि त उनीहरूको भाषा जानेको हुनुपर्छ कि त हाम्रो देशको भाषा हामीले बोल्नुपर्छ त्यही हो